सब्जी बाहेक अरू भन्दा पनि मेरो फुलको पनि व्यापार गर्छु हो फुल पनि म बिक्री गर्छु जस्तै म फुल या सब्जीहरू हाटबजारमा लान्छु हो त्यहाँ पनि बिक्री गर्छु सब्जी यता घटबड भइबस्छ फुलको दाम त अब बढी नै रहन्छ घटेको छैन राम्रै हुन्छ आम्दामी फुलबाट पनि त्यही चलिरहेछ